विशेषगरि हाम्रोतिर चाहिँ पाहाड भएको कारणले गर्दाखेरि यहाँ हामी जमिनबाट जल निकासी गर्दैनौँ जति पनि पानीहरू छ त्यसको जुन चाहिँ मूल स्रोत छ त्यो छाँगाहरूबाट माथि पाहाडको कन्दराहरूबाट निस्किएकोले गर्दाखेरि त्यहाँबट नै हामी आफ्नो पानी को व्यवस्था मिलाउछौँ

सरकारी त तौरबाट हेर्नु हो भने सरकारबट धेरै प्रोग्रामहरू आउने गर्छन् गाउँ घरमा तर त्यसको एग्जिक्युसन परिचालन ठिकसँगले भएको हामी पाउदैनौँ किनभने राजनीतिले गर्दाखेरि राजनैतिक नेताहरूको आफ्नो स्वार्थपूर्तिले गर्दाखेरि जनसाधारणले ती परियोजनाहरूको भरपुर फाइदा उठाउनु सक्दैनन् र जे जस्तो चलिरहेको छ ब्रिटिसकालीन व्यवस्थाहरू चियाबगानका कमानवासीहरलाई प्रदान गरिने पानीहरूको स्रोतहरू नै हामीले अहिले पनि युज गरिरहेका छौँ चलाइरहेका छौँ र यसलाई सुधार्नु हो भने प्रत्येक व्यक्ति जागरुक हुनु पर्छ अनि सरकारलाई ध्यान आकर्षण गर्नुको निम्ति सठिक नेताको चयन गर्नु जुन चाहिँ एउटा सिस्टम छ त्यो सिस्टमलाई भ्रष्टाचारमुक्त बनाउनु हो भने प्रत्येक व्यक्ति सचेत हुनुपऱ्यो शिक्षित हुनुपऱ्यो निजी स्वार्थपूर्तिको निम्ति मात्र नभएर जनसाधारणलाई फाइदा हुने परिकल्पनाहरू ल्याएर नेतामार्फत अथवा सरकारमार्फत ती परियोजनाहरू भित्र्याएर पानीको सठिक प्रबन्धनहरू त्यसको जाँच सठिक जाँच भयो त्यसको व्यवस्थापन भयो त्योहरू हामी सुधार्न सक्छौँ र सायदै त्यो सब हुनु हुनुको निम्ति अझै हामीले पाँच छ वर्ष समय सायद हामीलाई लाग्छ किनभने मान्छेमा त्यो सचेतता आउनु एकदमै जरुरी छ